ए हजुरकोबाट जुन चाहिँ मैले सायद दुई दिन तिन दिन भयो है हजुरको यो पेन्ट मैले कालो कलरको पेन्ट लगेको थिएँ है मूल्य पनि एकदमै कम्ती न त कम्ती न त बेसी है हजार रुपियाँमा लगेको थिएँ र अहिले लगाएको मैले हालैमा दुई तिन दिन भयो तर यसको कलर पनि बिस्तारै उड्दैछ है यो म विशेष गरी त्यही कुरो मेरोअगाडि आयो है कलर पनि छिट्टै उड्यो तर तपाईँले जुन चाहिँ भन्नुहुँदैथ्यो यो अलिकति इलास्टिक पनि छ भनेर है तन्किन्छ पनि भनेर भन्नुहुँदै थियो तर यो त मलाई अलिकति सुविस्ता पनि लागेन बस्नु पनि अप्ठ्यारो हुँदोरहेछ है साह्रो पनि परेर यसमा कम्मर पनि अलिकति टाइट टाइट पनि भयो त्यति त्यसरी नै त्यति नै